दार्जिलिङ जिल्लामा चाहिँ मुख्य यातायातका विकल्पहरू थुप्रै छन् जस्तै कि दार्जिलिङको एकदम प्रसिद्ध रेल छ टोई ट्रेन भनिन्छ र एयरपोर्टको लागि दार्जिलिङमा एयरपोर्ट कुनै छैन र त्यसको लागि दार्जिलिङ तल सिलगढी झरेर बागडोग्रा एयरपोर्ट नै चलाउने गर्छन् र सार्वजनिक मा गाडीहरू छन् त्यसका साथ साथै बाइक स्कुटीहरू छन् बसहरू छन् स्टेट बसहरू छन् यातायातका लागि थुप्रै विकल्पहरू छन् र समताका चुनौतीहरू के के छन् भन्दा चाहिँ दार्जिलिङमा यातायात गर्नका लागि चाहिँ चुनौतीहरू चाहिँ एकदम दार्जिलिङ चाहिँ यो टुरिस्ट प्लेस भएकोले गर्दा विशेष गरी यहाँ पर्यटकहरू घुम्न आउँछन् धेरै मात्रामा र दार्जिलिङ हिल्स भएकोले कारणले गर्दा ठाउँ फराकिले हुँदैन त्यसले गर्दा जामको चुनौती चाहिँ भिड्नु पर्छ भोग्नु पर्छ ट्राफिक चुनौती हामीलाई दस बजीको अफिसमा काम छ भने हामी तपाईँलाई एक घन्टाको बाटोमा अब दुई घन्टा समय धेरै हिँड्नुपर्छ किनकि यहाँ धेरै नै जाम हुने गर्छ यातायातको सुविधामा यी यस्ता छ लोकल क्याबहरू हामीले धेरै मात्रामा पाउँछौँ त्यहाँबाट प्राइभेट त आफ्नो हुँदै हुन्छ ट्रान्सपोर्ट एजेन्सीहरू नि यहाँ थुप्रै छन् दार्जिलिङमा र उनीहरूले यहाँ विशेष गरी चाहिँ यहाँ पर्यटक क्षेत्र भएकोले गर्दा लोकल क्याबहरू प्रशस्त मात्रामा पर्यटकहरूलाई घुमफिर गर्नका लागि पाइन्छ र दामहरू यहाँको भाडाहरू सस्तै छन र कमानमा मानिसका लागि कमानका मानिसहरूका लागि विकल्पहरू कतिको सस्तो छन् भन्ने प्रश्नमा चाहिँ सस्तो महँगो चाहिँ गाडी भाडा ड्राइभरहरूले चाहिँ त्यस्तो गर्दैनन् किनभने तेलको दाम चाहिँ उनीहरूलाई बराबर नै हो भनेर सरकारी होइनौँ हामी भनेर कमानका लागि नै जति अरू मान्छेलाई भाडा लाग्छ त्यति नै भाडा लिन्छन् र कमानवासीहरूले चाहिँ प्रायजसो आ आफ्नै घरमा अहिले चाहिँ स्कुटी बाइकहरू भएको हुन्छन् आउन जान सुबिस्ताको लागि त्यसैले गर्दा आफ्नो स्कुटी बाइकहरू नै लिएर हिँड्छन् दार्जिलिङमा मुख्य यातायात विकल्पहरू यस्ताहरू नै छन्